हेलो यो रीतिका ट्राभल एजेन्सी हो अस्ति हामीले सिलगढी जाँदाखेरि एउटा गाडी बुक गरेको थिएँ त्यतिखेर त्यतिखेर कोरोनाको समय थियो त्यतिखेर अनि हामीले माक्सहरू लगाइरहेका थियौँ ड्राइभरले त माक्स पनि लगाएको थिएन है अनि अब गाडीमुनि सबैतिर चिप्सै चिप्स चिप्सको प्याकेटहरू थिए अनि सेनेटाइजरहरू पनि युज गरेको थिएन अनि हामीले भनेको थियौँ कि यो सेनेटाइजरहरू युज गर्नुहोस् माक्सहरू युज गर्नुहोस् भनेर त्यत्रो पुलिसहरूले पनि भनिरहेको हुन्छ है त्यतिखेर ऊ ड्राइभरले हामीलाई यस्त त्यतिखेर ऊ ड्राइभरले हामीलाई अझै हामीलाई उल्टा नराम्रो पारिकन हामीलाई मतलब हामीले नराम्रो भनेको जस्तो गरिकन उसले हामीलाई हाम्रो बातलाई ध्यान दिएन त्यही लागि हामीले यो ट्राभल एजेन्सीमा कम्प्लेन गरेको हो